नमस्ते यो हिमालायन ट्राभल्स बोल्नु भएको होला मैले हिजोको दिनमा तपाईँको यो ट्राभल एजेन्सीबाट एउटा क्याब बुक गरेको थिएँ तर यो समयमा नआएको कारणले गर्दाखेरि मैले तपाईँलाई यसको जानकारी दिँदैछु हामीले यो साँढे पाँचमा बोलाएको थियौँ तर अहिले छ बजी साँढे छ हुन लाग्दाखेरि पनि ड्राइबरले आइपुगेको छैन साथ साथै हामीले उहाँलाई फोन गर्ने कोसिस गर्दाखेरि पनि उहाँले फोन उठाउनु उठाइरहनु भएको छैन जसको कारणले गर्दा आज के कारणले गर्दा उहाँ ढिलो भएको छ त्यो पनि हामीलाई थाहा छैन अनि त्यो कारण थाहा नभएको कारणले गर्दाखेरि हामीलाई केही असजिलो भइरहेको छ किनभने हामीसँग वृद्ध माता पिता साथै साना नानीहरू पनि भएको कारणले गर्दा साथ साथै त्यो पर्यटक स्थानमा जाँदाखेरि यदि ढिलो भयो भने हामीले त्यहाँ ठाउँ पाउन असुबिस्ता भएको खण्डमा हामी तपाईँलाई जानकारी दिँदछौ अनि तपाईँहरूले फोन गरेर यदि तपाईले ड्राइभरलाई सोधपुछ गरेर के कारणले गर्दा ढिलो भएको छ तपाईँहरूले बताइदिनु भयो भने साथै उसको सट्टामा अर्को ड्राइभर या त अरू कुनै क्याब गर्नु भो भने त्यो हामीलाई सजिलो हुन्छ नत्र भने या चाहिँ अझै तपाईँहरूले मिलाउन सक्नु भएन भने हामीलाई नै हामीले अरू ड्राइभरहरलाई गर्नुपर्छ भने पनि त्यो तपाईँहरूले हामीलाई बताइदिनुस् यो बताइदिनु भयो भने हामीलाई धेरै सजिलो भएर जान्छ साथै समयमा नै हामी त्यो हाम्रो निश्चित हामीले राखेको त्यो पर्यटक स्थानमा हामी जान सक्छौँ यसर्थ तपाईँहरूको यो सहयोगको लागि तपाईँहरूलाई धन्यवाद